हेलो ए हजुर म साझा पुस्तक प्रकाशनबाट बोलेको हजुरको लागि के सेवा गर्नुसक्छु होला

हजुर म बुक स्टलदेखि हजुर हजुर बुकको नाम चाहिँ के थियो होला यू क्यान विन ओ यो बुक छ त हाम्रो दोकानमा हो यसको दाम चाहिँ रहेको छ सिक्स हन्ड्रेड अनि यसमा तपाईँले ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट पाउनुहुनेछ सो अराउन्ड हजुर सिक्स हन्ड्रेड अराउन्ड तपाईँको फाइभ हन्ड्रेड फोर्टी पर्छ हजुर अरू केही चाहिन्छ त्यो पनि पाउँछ ए हजुर हजुर ए हजुर अस्ति फोर फिफ्टी नै थियो फर्स्ट निक्लिँदा तर बुकहरू निकै चलेकोले गर्दा त्यसको प्राइस बढेर आएको थियो योपालिको चैँचाहिँ तर अब प्राइस चाहिँ प्रिन्टेडमै सिक्स हन्ड्रेड भएर आएको छ तर डिस्काउन्ट चाहिँ ट्वेन्टी पर्सेन्ट पाएकोले गर्दा चाहिँ फाइभ फिफ्टीमा फाइभ फोर्टीमा पाउनुहुन्छ तर यो चाहिँ नेपालबाटै आएको प्रिन्ट भएर आएको सिक्स हन्ड्रेड चाहिँ तपाईँको ऊ यसमा हजुर तपाईँंले अरू कुनै सेम अथरको अरू बुकहरू पनि पाउनु सक्नुहुन्छ तपाईँले

अरूहरूको बुक तपाईँलाई चाहिएको त्यस्तै उयो छ यो द लाइफ विथ स्टार्स विथ अस एन्ड एन्ड अर्को बुक छ तपाईँको यसको यसमा छ यू आर नट माई टाइप अरू बुक छ द ड्रिम अफ माई लाइफ तपाईँले यस्तो बुकहरू सेम अथरको हो यो तपाईँले हेर्नु सक्नुहुन्छ यिनीहरूमा पनि डिस्काउन्ट दिएको छ तर प्रिन्टेड प्राइस चाहिँ उताबाटै आएको त्यसमा चाहिँ हामीले केही गरेको छैन हजुर तपाईँको यो किन्नुपऱ्यो भने त डिस्काउन्ट चाहिँ त्यही हुन्छ सबैमा तर हजुर तर एउटाहरू किन्यो भने डिस्काउन्ट ठिकै थियो कि तर थुप्रै किनेकोमा चाहिँ डिस्काउन्ट अलिक ज्यादा चाहिँ पाउँछ बिस छ भने त्यस्तै पच्चिस पर्सेन्टहरू पाउनु हुन्छ तपाईँले तपाईँलाई चाहिँ विशेष गरी कस्तो टाइपको बुकहरू चाहिएको थियो होला हजुर यदि तपाईँले मोटिभेसनलमा हो भने तपाईँले पाउलो कलोको हेर्न सक्नुहुन्छ एल्कामिस्ट छ हो यसको अरू बुकहरू पनि छ उनीहरूको चाहिँ मोटिभेसनल टाइपको हुन्छ तपाईँले हेर्न सक्नुहुन्छ यसमा चाहिँ हजुर हजुर तपाईँले एड्रेस दिएर तपाईँले अनलाइन पेमेन्ट पनि गर्नु सक्नुहुन्छ अनि यसको प्राइसमा डिस्काउन्ट चाहिँ त्यति नै रहन्छ ज्यादा हेरफेर चाहिँ पर्दैन